विशेष हिन्दू धर्मावालीहरूले दसैँ तिहार मनाउने गर्दछ है र विशेष दसैँमा एउटा खुसीको माहोल हुन्छ रमाइलो दिन प्रायः जस्तो दसैँ नवरात्र नवरात्रीदेखि सुरु हुन्छ नवरात्र सुरु भएपछि दुर्गा पूजा आरम्भ हुन्छ दुर्गा पूजाको भोलीपल्ट दसैँ टिका हुन्छन् त्यसरी नै बुद्धिजम मान्नेहरूले लोसार साथै लोसार साथै एउटा तामाङहरूले सोनाम लोसार मनाउने गर्दछ अनि इसाईहरूले पच्चिस दिसम्बरमा पच्चिस दिसम्बर क्रिस्मस मनाउने गर्दछन् त्यसरी नै मुस्लिम धर्मवालीहरूले ईद इदुलफितर आदि पर्वहरू मनाउने गर्दछ